अब के तक्निक तक्निकी परिवर्तनहरू हुन्छ अब धेरै छ नि भन्नुपर्यो भने होइन अब हामी सानो हुँदाखेरि घरमा खाली रेडियो मात्रै थियो अब हामी तिन चार वर्ष भएको रेडियोहरू मात्रै थियो अरू केही देख्न पाउँदैन थियो है बाबाहरूले न्युजहरू रेडियोमा सुन्नुपर्थ्यो रेडियो पनि अब त्यो ब्याट्रीवाला रेडियोहरू सुन्नुपर्थ्यो ब्याट्री चार्ज गरेर त्यो रेडियोमा हालेर सुन्नुपर्थ्यो होइन बाबाहरूले न्युजपेपर बजारहरू मगाएर बजारबाट आउने मान्छेहरूबाट त्यो न्युजपेपरहरू पढेर सुन्नु पढ्नुहुन्थ्यो बुझ्नुहुन्थ्यो होइन अन्त हामीले चिनेको खाली रेडियोमा मात्रै थियो पछि अब अलिकति हामी ठुलो हुँदै गयौँ अन्त घरमा अब ब्ल्याक एन्ड ह्वाइट टिभीहरू आयो तर त्यत्ति बेला पनि अब बत्तीहरू थिएन होइन बत्तीहरू आइपुगेको थिएन कम्ती मात्रामा थियो हो यस्तो कमानबस्तीहरूतिर त बत्तीहरू आउँदैन आएको पनि थिएन होइन त्यो समयमा फेरि ब्याट्रीले नै हामीले ब्ल्याक एन्ड ह्वाइट टिभीहरू पनि हेर्ने गर्थ्यौँ अनि अब पछि अब हामी स्कुल जाँदा पढ्दा अलिक ठुलो भयौँ त्यसपछि के भयो भन्दा बत्ती आयो होइन पहिला त ब बिजुली बत्ती गाउँमा आयो त्यसपछि चाहिँ धेरै अब कलर टिभीहरू हेर्न पायौँ हामीले है कलर टिभीहरू कलर टिभीबाट अब न्युजहरू हामीले नेसनल न्युजहरू हेर्नथाल्यौँ हामीले त्यस्तो हुँदै गयो धेरै परिवर्तन आयो आफूलाई सजिलो लाग्यो टिभीहरू हेर्दाखेरि मजा पनि लाग्थ्यो होइन हामी बाहिरतिर घुम्नुहरू जानुपर्थिएन त्यस्तो खालको समय थियो त्यो समय अन्त पछि पछि अब अहिले त झन् अब के भन्नु एकदमै अब सजिलो पनि भएको छ है अब त्यो त्यो समयमा अब गाडीघोडाहरू एकदमै कम्ती पहिला को जमानामा हामीले बिमारीहरू हस्पिटलहरू ल्याउन पनि एकदमै साह्रो पर्थ्यो हामी बजार आएर इडेन हस्पिटलमा गएर सरकारी हस्पिटलहरूमा गभर्नमेन्ट होलिडेहरू परेको छ भने त्यत्ति बेला छुट्टीहरू भइरहेको हुन्छ हामीले थाहा नै पाउँदैन थियो तर अहिले चाहिँ फोनको मार्फत् अझै अब अहिले त हाम्रो हातैमा फोन आएको छ है फोन आएकोदेखि झनै एकदमै सजिलो भयो किनभने हामी न्युजहरू पनि बिहान उठ्नेबित्तिकै पनि फोनमै हेर्नसक्छौँ बाहिर के भइरहेको छ संसारमा के भइरहेको छ है आफ्नो फ्यामिलीभित्र के भइरहेको छ अब हामी जान नसके पनि त्यो घरमा के भइरहेछ कसो भइरहेछ फोन मार्फत् नै हामीले हालखबर सबै बुझ्नु पाइहालिन्छ बिमारी छ कि खुसी छ कि त्यो घरको मान्छेहरू कहाँ घुम्नु गयो के भयो हाम्रो सबै फोनबाट नै हेर्न पाइहाल्छ होइन अहिले त अब हामी डक्टर देखाउन आउनुपर्यो भने पनि फोनबाट नै एपोइन्टमेन्ट सबै हामीले मिलाउनसक्छौँ होइन आज डक्टर हुनुहुन्छ हुनुहुँदैन अफिस छ छैन हामी सबै फोन मार्फत्बाट नै थाहा पाइरहेका छौँ र अहिले एकदमै सजिलो भइरहेको छ काहीँ जानुपर्यो भने गाडीहरू बन्दोबस्त गर्नपर्यो भने पनि एकदमै हामी फोनबाट नै भइरहेको छ अब भनौँ नै भने हामीहरूले पहिला अब घडी हातमा लगाउने घडीको यत्ति साह्रो महत्त्व हुन्थ्यो तर अहिले फोन समय अब घडीले नै घडीको काम पनि हाम्रो फोनले नै गरिरहेको छ त्यसले गर्दाखेरि हामीले घडी लगाउनु पनि अब त्यत्ति जरुरत लाग्दैन होइन फोनहरूबाट नै हामीले सबै कुरो गर्न पाइरहेको छौँ उपलब्धिहरू पाइरहेको छौँ एकदमै सजिलो सहज भएको छ हाम्रो हाम्रो जिन्दगी भनौँ न एकदमै सजिलो लागि भइरहेको छ हाम्रो अहिलेको समयहरू चाहिँ त्यसले गर्दाखेरि चाहिँ यो तक्निकी परिवर्तन मा चाहिँ हामीलाई एकदमै राम्रो लागिरहेको छ